हेलो अँ यो सृजना बैनीको नम्बर पर्यो ए म अँ प्रमिला बोलेको हैँ मेरो नाम चाहिँ प्रमिला र म चाहिँ मामिर बस्तीमा बस्छु है अन्त बैनीको नम्बर चाहिँ मैले त्यो नेटमा यसो त्यो नैनीहरूको मलाई जरुरत थियो यसो बुढाबुढीलाई ख्याल राख्ने र नम्बर ए हजुर त्यहाँबाट मैले लिएर चाहिँ मलाई जरुरत थियो त बैनी त्यसले गर्दाखेरि बैनी चाहिँ कहाँ बस्नुहुन्छ ए कटलेरी बस्नुहुन्छ ए त्यही त मेरो घरमा चाहिँ हेर्नु न म चाहिँ अब बाहिर अलिकति जबको लागि जान्छु कि अन्त दिनभरि घरमा हुँदिनँ हो अब घरमा सासूससुराहरू हुनुहुन्छ त अन्त मेरो हस्बेन्ड पनि ड्युटी जानुहुन्छ त्यसले गर्दाखेरि यसो उहाँहरूलाई चाहिँ ख्याल राख्ने एकजना साथी जस्तो भनौँ न चाहिएको छ एज त भन्यो भने सेभेन्टी प्लस हो अनि विशेष चाहिँ बिमारी त होइन बेडरिडन त होइन कि बैनी उनीहरू चाहिँ के हो भने अब उयो एज भएर बुढाबुढी मात्रै ओल्ड एजको अन्त बुढाबुढी मात्रै घरमा हुनुहुन्छ अब कानहरू राम्रो सुन्नुहुँदैन होइन अन्त कोही आयो भने फ्याट्टै उठेर हेर्नु जानुओर्नु पनि अब फटाफटी सक्दैन हो अब अहिलेको जमाना ठिक छैन कोही मान्छे आएर केही प्रब्लम भयो भने अप्ठ्यारो हो अन्त बैनीलाई अझ त्यत्ति केही गर्नु पर्दैन यसो आएर बसिदियो अनि उनीहरूलाई टाइम टाइममा दबाईहरू छ उनीहरूको खानुपर्ने कतिवटा त्यही सुगर प्रेसर त्यस्तै अब दियो अनि यसो खानापिना पनि यसो तातो चिसो याद गरिदियो भने पनि बहुतै हुन्छ बैनी अन्त बैनी एकपल्ट आउनु नि घरमा है अँ आऊ एकदम हजुर हजुर म घरमै हुन्छु भोलि कि तपाईँ यसो गर्नु न तपाईँ आफ्टरनुन आउनुहोस् हो आफ्टरनुनमा दुई तिन बजी आउनुहोस् म पनि घरमै हुन्छु हाम्रो बाबाआमाहरूसँग पनि यसो भेटाइदिन्छु देखाइदिन्छु अन्त घर पनि हेर्नुहोस् कति टाढो छ के छ अरू केही बैनीलाई सोध्नु छ भने पनि भोलि आएर बातचित गरौँ न हुन्छ आउनुहोस् है बैनी मलाई त अब जरुरतै छ है के भन्नु हुन्छ बैनी थ्याङ्क्यु